भैया मैले हिजो यहाँबाट एउटा साडी लगेको थिएँ नि त्यो साडीको त पुरा रङ गयो त हौ तपाईँहरूले त्यही माथि एउडा मात्रै प्रोडक्ट राख्नु भएको रहेछ त्यसको अरू त थिएन तर पनि अब मलाई चाहिँ त्यही मन पऱ्यो लिएर गएँ मैले तर त्यसको त पुरा रङ गयो साडीको क्वालिटी पनि राम्रो छैन रहेछ हेर्दा मात्रै राम्रो तपाईँहरूको यत्रो ठुलो होलसेल एउटा जिन्दल होलसेल भनेर नाम चलेको होइन तर तपाईँहरूले यस्तो खालको क्वालिटी चाहिँ किन राख्नु हुन्छ अलिक राम्रो खालको क्वालिटी राख्नुहोस् अनि पो तपाईँहरूको दोकानको नाम चल्छ हामी पनि यहाँ छ है यस्तो होलसेल राम्रो खालको भन्नु पनि हामीलाई सुहावोस् न तर यस्तो थर्ड क्लास क्वालिटीको साडी दिनु भएछ कि म त एक खेप लाएर मैले अब त्यो फ्याँक्दिँदा पनि हुन्छ एकदमै राम्रो छैन एकदम एकदम क्वालिटी एकदम राम्रो छैन